खाना पकाउनु मलाई सबैभन्दा जटिल लागेको चाहिँ रोटी पोल्नु हो रोटी पोल्दाखेरि तपाईँको सोडाहरू हालेर पोलिन्छ यो सोडा हालेर पोल्दाखेरि तपाईँको घरि यता बेल्नु थाल्यो भने तपाईँको यता पोल्नु डढ्नु थाल्छ बोल्नु डढ्नु थाल्यो भने यता पोल्नु भुलिन्छ कि डल्ला बनाउन भुलि हाल्छ त्यही भएर चाहिँ अब खाना पकाउनु सबैभन्दा साह्रो जटिल लाग्ने रोटी हो अनि आगोको मात्रा मिलाउनु पर्यो आगोको मात्रा नमिल्दा पनि यसको धेरै प्रब्लम हुन्छ अन्त यस्तै भएर अब यस्तै समस्याले गर्दाखेरि चाहिँ रोटी पोल्ने एकदमै जटिलता कुरो हो अनि सब्जीहरूमा पनि सब्जी बनाउनु पनि त्यस्तै समस्या पर्दैन तर अब रोटीमा चाहिँ अलिक जटिलता त जटिलतै हुन्छ तैपनि अब सुरु सुरुमा जटिलता भए पनि यसलाई चाहिँ अब जसरी हुन्छ बिस्तारोसँगले हुन्छ अब धैर्य राखेर त्यही पाराले पोल्दाखेरि चाहिँ पूर्ण रूपमा अब बनिन्छ रोटी चाहिँ